अब मैले चाहिँ होइन घरमा काम गर्दा अब गाना सुन्दै गर्छु किनकि अब गाना सुन्दै गरेँ भने चाहिँ अर्को जोस आउँछ क्या काम गर्दा पनि अब गाना सुन्दै गर्यो भने चाहिँ आँ यता खाना पनि पाकिरहेको हुन्छ यता आफ्नो डान्स पनि भइरहेको हुन्छ अन्त अब अल्छी लागेछ भने पनि गाना सुन्यो भने चाहिँ जाँगर चलिहाल्छ अल्छी लागेको छ भने पनि अब होइन गाना सुन्यो भने चाहिँ एउटा अर्कै जोस आउँछ काम गर्नु पनि र मलाई मनपरेको गाना त्यही हो बिल्लो रानी भन्दा होइन यता चाहिँ अब काम पनि भइरहेको हुन्छ उता आफ्नो डान्स पनि भइरहेको हुन्छ बेला बेलामा त फेरि गाना चल्यो भने त फेरि डान्सर पनि हुन्छ नि होइन त त्यहाँबाट त्यही अब गाना पनि गुनगुनाउँदै काम पनि गर्दै गर्छ होइन त्यहाँबाट यता खाना पनि पाक्छ यता काम पनि सकिन्छ अनि नेपाली नेपाली नेपाली गानाहरू पनि सुन्दै गर्छ अब नेपाली गानामा त झन् अर्कै जोस हुन्छ नि हो अन्त काम गर्दा सम्झना बिर्सनाको झन् आम्माम भन्नु पर्दैन त्यो गाना लगायो भने त झन् अन्त बेला बेला अनि फेरि मोटिभेसन इस स्पिचहरू पनि सुन्छ त्यो सुने भने तै अब अल्छी लागिरहेको हुन्छ काम गर्नु काम गर्नु पनि जोस आउँछ पढ्नु पनि अल्छी लागिरहेको हुन्छ त्यो सुन्यो भने अब पढ्नु पनि जोस आउँछ अब हुन्छ नि के गरेर देखाउनु छ मलाई पनि त्यस्तो हुन्छ बेला बेलामा फेरि अन्त गाना सुन्यो भने त मडलहरू पनि जाग्छ भित्रको